अब है गाउनु अगाडि म्युजिक भन्ने बित्तिकै हाम्रो मन हाम्रो शरीरहरू कति थरथराउँछ म्युजिक भन्ने कुरो नै अब यति साह्रो म्युजिकमा चाहिँ हाम्रो संसार दुनियाँ सबै थोक बसेको हुन्छ क्या म्युजिक म्युजिकले नै हाम्रो जीवन पनि चल्छ भनेर हामी है धेरै मानिसहरूको मुखबाट पनि सुन्ने गर्दछौँ म्युजिक नै हाम्रो जीवन हो है सङ्गीत नै हाम्रो जीवन हो भनेर हामी सुन्छौँ र बुझ्छौँ पनि है र मलाई लाग्दछ है मैले गाउँदाखेरि चाहिँ अब म एकदमै भावनात्मक भएर म गाउ गाउने गर्दछु भावनामा डुबेर नै म प्राय जस्तो गीतहरू होस् या भजनहरू होस् म गाउने गर्दछु है अनि मलाई लाग्दछ कि मैले चाहिँ गाउँदाखरि चाहिँ अब कसैको मनमा कसैलाई केही भइरहेको छ है चा चाहे पिर परिरहेको होस् या उसलाई दु ख कष्ट भइरहेको छ भने अब सपोज मैले गाउँदाखरि चाहिँ मलाई लाग्दछ है मैले कति कुरोहरूको मैले महसुस पनि गरेको छु भनेको पनि छ मलाई है मेले गाउँदाखरि चाहिँ मेरो मन कति हल्का भयो तपाईँको शब्दहरू सुनेर भनेर मानिसहरूले पनि भन्ने गर्दछ है अनि मैले है यस्तो स्टेज सोहरू पनि धेरै नै मैले फेसहरू गरेको छु मैले गरेको गाएको छु पनि है मैले गानाहरू गाउँदा अब मान् मानिसहरूको भिड अगाडि मैले गानाहरू गाउँदा चाहिँ है मेरो लागि चाहिँ तालीको आवाजहरू मानिसहरू जतिले अब है वान्स मोर फेरि पनि एकपल्ट गाइदिनुहोस् हाम्रो लागि भन्ने एउटा उनीहरूको प्रेरणा है मैले सुनेको पनि छु है मैले कति धेरै असल असल उहाँहरूको असल शब्दबाट नै मैले मलाई उहाँहरूले सम्मानित पनि गर्नुभएको छ है मैले अब गाउँदाखेरि नै उहाँहरूको टुटेको हृदयहरू पनि मेरो जुडियो है टुटेको मन मलाई अब पिर परेको छ र तपाईँको गानाहरूले गर्दाखरि नै शब्दहरूले गर्दा नै अलिकति भए पनि मलाई खुसीहरू मिलेको छ भन्ने मैले सुन्ने पनि गरेको छु मैले है अनि गाना चाहिँ हाम्रो जीवन हो सङ्गीत चाहिँ हाम्रो जीवन हो भनेर पनि हामीले चिन्दछौँ बुझ्दछौँ है र मलाई लाग्दछ साँच्चै नै सङ्गीत चाहिँ हाम्रो जीवन नै हो